सिक्का मतलब अब पहिलाको प्रधान मन्त्रीहरू जस्तै इन्दिरा गान्धीको पहिलाको त्यो सिक्काहरूमा अहिले हामीले पनि राखेका छौँ सिक्काहरू जम्मा गरेर इन्दिरा गान्धीको भयो जस्तो अब पहिलाको प्रधान मन्त्रीहरू को को थियो त्यो पैसाहरू त्यस्तो निक्लिएको थियो टिकटहरू त्यस्ता अब हामीले पनि यसो त्यो कोही बेला काम लाग्छ न पछाडि त्यसको भ्याल्यू आउछ कि भनेर हामीले राखेका छौँ पहिला ब्रिटिसको टाइमको पनि सिक्काहरू हामीले राखेका छौँ र त्यसको कुनै दिन केही हुन्छ कि भन्ने ऊ गरेर त्यसको विषयमा के हुन्छ